दार्जिलिङ जिल्लाका मुख्य जातीय जातीय र भाषिक समूहहरू जस्तो कि राई लिम्बू लेप्चा मगर गुरुङहरू हुनु उनीहरूको आफ्नो आफ्नो के अरे भाषा छ राई के अरे आफ्नो आफ्नो भाषा राई भाषा राईले आफ्नो भाषा बोल्छ मगरले मगर भाषा बोल्छ लेप्चाले आफ्नो भाषा बोल्छ यस्तै गुरुङले आफ्नो भाषा बोल्छ सबैको आफ्नो आफ्नो भाषा हुन्छ र हामीले यहाँ उनीहरूसँग अन्तरक्रिया गर्दाखेरि चाहिँ अब यस्तै नेपाली भाषाबाट नै बातचित गरिन्छ र हाम्रो क्षेत्रमा बसोबासो गर्ने कुनै जनजाति समूहहरू बा बारेमा चाहिँ जस्तो अब बिहारी बङ्गाली आदिवासीहरू छन् र उनीहरूसँग बोल्दाखेरि चाहिँ के अरे हिन्दी भाषाबाट वार्तालाप गर्नुपर्छ हामीले उनीहरूसँग हिन्दी बङ्गाली बोल्दाखेरि आफ्नो नेपाली भाषा पनि मिसिनु जान्छ